मलाई खाना पकाउनु के के मन लाग्छ भने दाल भात सब्जी अचार पापड त्यस्तोहरू चाहिँ मन पर्छ म त्यसरी नै बिहान पकाउँछु अनि बिहान चम खाजा चाहिँ चाउमिन खान्छौँ हामी चाउमिन पकाउँछौँ बाह्र बजी दाल भात सब्जी अचारहरू चाहिन्छ अनि बेलुका बेलुका रोटी सब्जी खान्छौँ अनि अरू खिर पनि मनपर्छ खिरमा अब दुध चिनी मरमसाला सबै हालेर पकाउँछ मिठो हुन्छ हो त्यस्तो चाहिँ नानीहरूले पुरा मन पराउँछ मेरो नातिनी एउटा छ खिर पुरा मन पराउँछ अनि अर्को कुरा चाहिँ अब सेलरोटी पकाउँछौँ सेलरोटी पकाउन मलाई पुरा मन पर्छ अनि मिठो पनि लाग्छ अनि सबैले मन पराउँछ अनि यहाँ पूजाआजा लगाउँदा अनि दसैँ तिहारमा पनि हामी सेलरोटी पकाउँछौँ पूजातिर पनि सेलरोटी पकाउँछौँ सेलरोटी पकाउन मलाई पुरा मन पर्छ खान पनि मलाई पुरा मन पर्छ नानीहरूले पनि सेलरोटी पुरा मन पराउँछ त्यस्तो सेलरोटी चाहिँ साह्रो मन पर्छ खिर मन पर्छ अनि त्यही हो दाल भात सब्जी अचार सबै कुरो त्यसरी मन पराउँछ नानीहरूले अनि तिन टाइम हामी खाना खान्छौँ बिहान खाजा बाह्र एक बजी भात बेलुका रोटी सब्जी दाल त्यो सब खान्छौँ हामी चिकन पनि मन पर्छ कोही कोही बेला हामी शनिवार बुधवार पारेर हामी चिकन पनि पकाउँछौँ चिकन पुरा नानीहरूले मन पराउँछ चिकनमा मरमसाला अदुवा लसुन प्याज टमटर सबै हालेर चिकन पकाउँछौँ त्यस्तो चाहिँ नानीहरूले पुरा मन पराउँछ चिकन पकाउँछौँ अरू मासुहरू पनि पकाउँछौँ मिठो गरेर पकाउँछौँ अनि मोमो पकाउँछौँ अरू अनि सब्जीको मोमो भेज मोमो पकाउँछौँ कोपी बन्द कोपीको अनि इस्कुसको केही कोही बेला न्युटेलाको मोमो पकाउँछौँ मोमो पनि सब्जीको सबैले मन पराउँछ मिठो हुन्छ मोमो कोही कोही बेला मोमोको आइटम गर्छौँ अनि अरू बेला त्यही हो सेलरोटी अनि खिर अनि भात दाल सब्जी अनि मासु चिकन अब त्यस्तोहरू मन पर्छ मलाई सबै कुरो मन पराउँछ हाम्रो घरमा सबै कुरो खानाहरू